हजुर अब त्यस्तो त धेरै छन् है अब यो अब प्रभावित पार्नेहरू चाहिँ अब यो टिभी अब टिभी अब टेलिभिजनहरू हेरेरै अब पार्ने अब अब पार्ने अब पार्ने हुन्छ है जस्तै अब यो ब्रुसलीहरू भयो जेकी चेनहरू भयो उहाँको पिक् फिल्महरू सानैदेखि हेर्ने गर्थेँ है अन्त अनि सानोमा पनि सानोदेखि नै मलाई सानो स्कुल पढ्दा मैले पनि अब एक दुईपल्ट चाहिँ अब मार्सल आर्ट अब सेल्फ डिफेन्सको लागि है अब जोइन गरेको थिएँ एक दुईपल्ट गएँ तर बेसी चाहिँ गइनँ हजुर त्यति नै सिकाउनु भयो है अनि प्रभावित चाहिँ एकदमै अब भएँ म है सानैदेखि अब त्यही अब फिल्महरू हेरेर अब हजुर यति नै भन्न चाहन्छु